मलाई चाहिँ लाग्छ अनलाइन मिडियामा चाहिँ फेक न्युज अथवा झुटो खबरहरू चाहिँ आउँछ तर समाचार पत्रमा चाहिँ झुटो हुँदैन किनकि त्यो एउटा फाइल्स अथवा एउटा फोल्डर टाइपमा बस्ने गर्छ र फेसबुकमा त्यस्तो झुटो समाचारले गर्दा चाहिँ जाति धर्म र धेरै जग्गामा झगडा अथवा छुट्याउने काम पनि गर्ने गरिन्छ